मिसोमा मैले जुत्ता मगाएको थिएँ त्यो जुत्ता आयो आएर मैले खोलेर नापेँ नाप्दाखेरि जुत्ता एकदम टाइट रहेछ अन्त त्यो जुत्ताको जुन पिछाडिको भाग हुन्छ त्यो त कडा न कडा सोल पनि कडा रहेछ एकदम अनकम्फोर्टेबल त्यो सोल पनि चिप्लिने रहेछ हिँड्दा पनि टक् टक् बज्ने एकदम मैले सोचेको जस्तो त एकदम कुनै पनि भएन अनि त्यो जुत्ता चाहिँ मैले फेरि फर्काउनु पऱ्यो भनेर उ गरेको थिएँ केही रेस्पोन्स नै दिएन अन्त पैसा आबो पैसा त भयो भयो तर अब चाहिँ म बजारमै किन्छु अनलाइन चाहिँ मगाउँदिनँ यति कि एकदम कडा जुत्ता इन्सोल पनि चिप्लिने कडा न कडा अब यो दार्जिलिङमा त उकालो ओह्रालो हिँड्नुपर्छ दार्जिलिङको लागि चाहिँ जुत्ता होइन सायद त्यो प्लेन साइडमा लाउने जुत्ता रहेछ अब चाहिँ म अनलाइन कहिले मगाउँदिनँ बरू बजारमै म साइजहरू हेरेर नापेर किन्छु बजारमा किन्यो भने पैसा पनि रिटर्न हुन्छ मलाई त केही रेस्पोन्स नै दिएन पैसा नि उ गरेन